मैले महत्त्वपूर्ण निर्णय लिनु परेको समय चाहिँ हालैमा नामी कम्पनीमा इनटर्नसिप पाएको थिएँ मलाई लाग्यो यो मेरो पूजा भेकेसनमा हुन्छ भनेर तर अलिक अगाडिदेखिको नै सुरु भएकोमा मेरो यहाँ त रेगुलर क्लासहरू छुट्ने भयो र मैले मेरो पढाइलाई नै महत्त्व दिँदै त्यो इन्टर्नसिप नगर्ने निर्णय लिएँ सर्वप्रथम म मेरो परिवारको नै सल्लाह लिने गर्दछु